हाम्रो क्षेत्रमा अहिले जुन चाहिँ हामी खेती गर्छौँ त्यो खेतीहरूमध्ये क्यास क्रप यसले चाहिँ तत्कालै पैसा दिन्छ यो खेतीहरूमा सुन्तला अलैँची र अदुवा एकदमै राम्रो खेती हुन्छ अदुवाले चाहिँ एक मन अदुवा रोप्दाखेरि चाहिँ लगभग सोह्र मनसम्म पनि यसले तपाईँलाई उयो दिन्छ बच्चाहरू दिन्छ अलैँची पनि जुन प्रकारको फलाइ हुन्छ यिनीहरूको मौसम मिल्यो भनेदेखिलाई चाहिँ तपाईँको एक एकर जमिनमा कमसे कम पनि पन्ध्र मनसम्म चाहिँ तपाईँले अलैँची पाउनु सक्नुहुन्छ सुन्ताला पनि त्यस्तै हो सुन्ताला एक बोटले नै तपाईँको पाँच हजार छ हजारसम्म त्यसको फल तपाईँहरूले पाउनु सक्नुहुन्छ त्यसले गर्दाखेरि चाहिँ यो सबभन्दा खेती हाम्रो एरियामा हुने चाहिँ यो हो र अर्को चाहिँ मकै कोदो र धान हो तर यो चाहिँ एकदमै कम्ती मात्रामा यो हाम्रोमा अहिले हुनु थालेको छ